हेलो दाजु अहिले तपाईँकोतिर के के फलेको छ हो अहिले म सब्जी लिन आउँ भनेको थिएँ हजुर ए सिमी कति जस्तो बिस तिस केजी हुन्छ तपाईँको हजुर म त अहिले कति चालिस पचासहरूतिर उठाउँछु हजुर तर होइन होइन तपाईँको त्यो खोर्सानी हेरेर हुन्छ नि त म तपाईँको खोर्सानी हेर्छु अन्त म दाम दिन्छु नि त सत्तर सत्तर त अहिले छैन छैन मार्केटमा छैन सत्तर पचास छ एक धेरै भनेको पचास लु म तपाईँलाई दाजु एकदम दाजु भनेर तपाईँलाई म पचास दिइहाल्छु लु खोर्सानी पनि मलाई चाहिएको छ नि हो दस केजी दस केजी आजै आउँछु

ए म त्यहीँ तपाईँले जहिले भ्याउँछ म त्यतिबेला उठाइहाल्छु नि मलाई त चाहिएको छ एकदम मार्केटमा चाहिएको छ ए हुन्छ हुन्छ सिमी चाहिँ एकदम मलाई चाहिहालेको छ लु पक्का पक्का हो हजुर सिमी अहिले तिस रुपियाँ छ

अब तपाईँलाई केजीको हो नि हजुर अनि त्यो ब बजारमा गए पछि पावा त हामीले गाउँबाट त केजीमा उठाउँछौँ नि बेच्दा पो पावा त ए तपाईँहरूको लागि म छँदैछु नि हामी हुँदाहुँदै तपाईँले किन लानु

ए मेरो बुलेट् बाइक यहीँ छ लगिहाल्छ बाइकले

के चाहिँ के को गाई गाई ए कुखुरा कोरली त गाई पनि लान्छु नि हजुर हजुर हजुर त्यो त झन् राम्रो हजुर हजुर केटाहरूले त्यस्तै खोज्छ ल हुन्छ राखेँ